यदि भविष्ष्यमा मैले बाइकले बाइकिङ भ्रमण या बाइकिङ यात्रामा गइहालेँ भने चाहिँ मो आफ्नो लागि एउटा बाइकिङ सुट मङ्गाउसु अन् त्यो बोक्सु अनि त्यसको साथमा एउटा मोबाइल फोन स्याटालाइट मोबाइल फोन अनि एउटा पानीको बटल र त्यसका साथमा कुनै नगद अनि आफ्नो एकदम महत्त्वपूर्ण कागतहरू जस्तै कि ड्राइभिङ लाइसेन्स र एउटा नागरिक पत्र यो सब बोकेर चाहिँ म आफ्नो बाइकिङको भ्रमणमा निक्लिन सक्छु यति छ भने चाहिँ मेरो यात्रा अलिक सहजै हुनुसक्छ